पहिला चाहिँ हामी स्कुलबाट सबै सर गुरुमाहरू घुम्नु जाँदाखेरि चाहिँ एउटा नर्सरिमा गयौँ त्यो नर्सरिमा एकदम राम्रो राम्रो फुलहेरू हामीले देख्यौँ अन्त त्यो फुल चाहिँ साँच्चि नै हामीले पनि आफ्नो घरमा गर्नु सक्ने रहेछौँ भनेर चाहिँ हामीलाई मनमा क्या लाग्यो अब म पनि गर्नु गर्छु घरमा गएर सिक्छु भनेर त्यहाँ मैले सोध खोज गरेँ अन्त घरमा आएर चाहिँ मैले एक दुईवटा रोप्नु रोपेँ पहिला नलिना रोपेँ त्यो नलिना चाहिँ ठुलो प्याज जस्तो हुँदो रहेछ त्यसपिच्छे त्यहाँदेखिन् मैले फेरि सुरु गर्न थालेँ त्यहाँदेखिन् अलिअलिअलि गर्दै अहिले चाहिँ म थुप्रो भेराइटी फुलहेरू रोपेको छु फुलहरू रोप्दाखेरि यति राम्रो हुँदो रहेछ त्यस कारण चाहिँ हामीले अन्त साथीहरू हामी मिलेर फेरि अब यो के अरे फुलहरूको यो नै हामीले बागवानी सुरू गरौँ भनेर अहिले हामीले थालेका छौँ अहिले हाम्रो हाम अहिले हाम्रोमा दस भेराइटी क्याक्टसहरू छ अन्तखेरि अरू प्लान्टहरू पनि छ जस्तै नलिना भयो एन्थोरियम अन्त इन्डोर प्लान्टहरू भयो सबै हामीले रोपेर धेरै धेरै हामीले रोपेका छौँ हामीले अझै साथीहरू मिलेर अझै अझै ठुलो अझै यहाँदेखि भन्दा पनि ठुलो अझै हामीले बढाउने इच्छा गरेका छौँ र हामीले चाहिँ त्यो देखेर चाहिँ हामीले बागवानी गर्न सुरू गर्न थालेको नर्सरी घुमेको साथीको घरमा जाँदा पनि चारैतिर फुल कहाँ कहाँ घुम्नु गयौँ नानीहरूलाई घुमाउन लाँदा पनि फुलै फुल जहीँ हेर्दा पनि फुलै फुल फुलै फुल साह्रै फुल मन पर्ने भयो एकदमै अन्त हामीले आफ्नो आफ्नो घरमा बागवानी सुरु गर्नु पर्ने रहेछ भन्ने थाहा भयो त्यसले हामीलाई अक्सिजन पनि दिने रहेछ हेर्दा पनि घर राम्रो देख्ने रहेछ अक्सिजन पाउने रहेछौँ